हेलो अँ ए दाजु मलाई चिन्नु भयो ए हजुर अस्ति नै के हो म बेलुका राति नौ बजीतिर चित्रेमा म एक्लै बसिरहेको बेलामा तपाईँले लिफ्ट दिनुभएको थियो नि अँ त्यही त मैले तपाईँको नम्बर ल्याइरहेको थिएँ त्यतिबेला त कस्तो राति भएर हतार भयो मैले तपाईँलाई थ्याङ्क यू पनि भन्न बिर्सेछु हो फेरि यता उता कहीँ जानुपर्यो भने अब तपाईँलाई भन्नुपर्यो भनेर चाहिँ मैले नम्बर ल्याइरहेको थिएँ होइन तपाईँको अनि तपाईँलाई थ्याङ्क यू पनि दिनुपर्यो भनेर आज सम्झेर कल गरेको नि अँ कस्तो बिजोग भएको त्यो दिन पानी आएको त्यस्तै होइन सिलगढीबाट कस्तो ढिलो भएको मेरो डाक्टर भेटेर आउनुपर्ने थियो होइन रिपोर्टहरू निकाल्दा पुरा ढिलो भयो अन्त त्यही भएर म त चित्रेमा कस्तो अड्केर बसिरहेको थिएँ कि धन्न तपाईँ आउनुभयो र तपाईँको गाडीमा आउनु पाएँ हो तपाईँले कस्तो रामरी ल्याइदिनु भयो थ्याङ्क यू सो मच तपाईँलाई ना घरमा पनि कस्तो नानीहरू मात्रै छोडेर गएको हो कस्तो डर लागिरहेको थियो धन्न तपाईँले ल्याइदिनु भयो पानी आएको त्यस्तै कस्तो बिजोग भयो तपाीईँले त मलाई कस्तो नराम्रो सोच्नुभयो होला है फोन पनि गरेन यो बहिनीले त आफ्नो मतलब पुरा भयो भनेर सोच्नु भयो होला हो तर त्यस्तो होइन अबदेखि कहीँ जानुओर्नु पर्यो भने म तपाईँलाई कल गर्छु नि ल दाजु तपाईँलाई धेरै धेरै धन्यवाद छ है मलाई रातिहुँदो हेल्प गर्नु भएकोमा